हाम्रो क्षेत्रका अस्पतालहरूमा ओछ्यान अक्सिजन सिलिन्डर सर्जिकल उपकरणको सन्दर्भमा स्रोतहरू त छन् तपाईँको अब धेरै मात्रमा त भन्न सकिँदैन तर अब केही मात्रमा छन् अब त्यस्तो अब पहाडको अब जुन मानिसको अब जुन हस्पिटल जाने अब यो यता उता गर्ने तपाईँको कुनै कुनै साह्रोहरू अप्ठ्यारोहरू हुँदैछ तर कुनै कुनै बेला यस्तो अप्ठ्यारो परेको पनि छ अब यस्तो अप्ठ्यारो हुन्छ किन कस्तो हो भने तपाईँको अक्सिजनको जुन अब टेङ्क तुरिएको हुन्छ होइन तपाईँको सिलिन्डर तुरेको हुन्छ त्यस्तो बेलामा अब यातायात गर्नुको लागि अब कति कुरो बारिसको कारणले गर्दा बर्खाको कारणले गर्दाखेरि यातायात गर्न सकिँदैन अनि जुन कुरो यताबाट पास गर्न नसक्दा अब यस्तो घटनाहरू कतिवटा भएको पनि छ अब हुन्छ पनि अहिले फिलहाल अब यस्तै अवस्था आइपर्यो भने तपाईँको अहिले बाटोहरूको तपाईँको जुन सठिक रूपमा चलिरहेको छैन अब यस्तो ए अवस्था अवश्य पर्ने छ परिरहेकै पनि छ